मलाई कुकिङ हबीमा चाहिँ अब खाना कुरोहरू सबै कुरोहरू बनाएर नानीहरूलाई परिवारलाई बनाएर खुवाउनु चाहिँ मेरो हबी हो म बनाएर खुवाउँछु पनि नानीहरूलाई अनि अब त्यो यस्तो त्यो के के बनाएर चाहिँ त्यो पेसा चाहिँ मेरो चाहिँ घरमा टाइम पनि पाउँदैन पनि म गर्न सक्दिनँ पनि जति म पकाउनु सक्छु इच्छा हुन्छ त्यो पकाएर म आफ्नो नानीहरूलाई मेरो परवारहरूलाई चाहिँ बनाएर खुवाउनु सक्छु त्यो चाहिँ मेरो इच्छा छ पेसा चाहिँ गर्नु सक्दिनँ भ्याउदिनँ